म चाहिँ यो भन्नु चाहन्छु कि अब गाउँको मानिसहरूलाई मात्रै होइन है अब अहिलेको यो जेनरेसनको जुन चाहिँ प्रकारले मान्छेहरू चलिरहेको छ होइन जुन चाहिँ प्रकारले अहिलेको जेनरेसनहरू चलिरहेको छ म चाहिँ यो भन्न चाहन्छु कि गाउँको मानिसहरूलाई मात्रै होइन अहिलेको सबै सबै ठाउँका मानिसहरूलाई खेलकुद गर्न चाहिँ एकदमै जरुरी छ किनभने पहिला जुन चाहिँ कामहरू जुन चाहिँ काम गर्नको लागि त्यस जुन चाहिँ काम एउटा ठाउँमा भइरहेको छ त्यो ठाउँमा मान्छे पुग्नै पर्थ्यो त्यो काम गर्नको लागि तर अहिले त्यो ठाउँमा पुग्नु पर्दैन है धेरै प्रकारको आविष्कारहरूले गर्दा मान्छेहरू धेरै अल्छे भएको छ जस्तो कि अहिले हामी एउटा ठाउँमा पुगेर जुन चाहिँ सामान पुऱ्याउनु पर्ने हुन्छ त्यो समान पुऱ्याउनुको लागि पहिला पहिलाको मानिसहरू हिँडेर जान्थ्यो भने अहिलेको मानिसहरू मोटर बाइक गाडीहरू लगेर जान्छ अहिले अहिले जुन चाहिँ ठाउँमा एउटा केही खबर पुऱ्याउनु थियो त्यो ठाउँमा पहिलाको मानिसहरू त्यो ठाउँमा नपुगी हुने थिएन भने अहिलेको मानिसहरू सेलफोनद्वारा नै त्यस कामलाई गरिरहेको छ है र म चाहिँ मेरोबाट चाहिँ खेलकुदमा चाहिँ एकदमै जरुरी छ अहिलेको जेनरेसन जुन चाहिँ जुन चाहिँ जेनरेसन जुन प्रकारले चलिरहेको छ एकदमै मान्छेहरू दिनदिनै अल्छे हुँदै गइरहेको छ अहिलेको भाइ बहिनीहरू अहिलेको केटाकेटीहरू खेलकुददिनदेखि एकदमै टाढो हुँदै गइरहेको छ है र अहिले अहिलेको केटाकेटीहरू यसप्रकारले टाढो हुँदै गइरहेको छ कि उनीहरू घरमै बसेर सेलफोनतिर गेमहरू खेल्ने गर्छन् र उसको उनीहरूको उनीहरूको शरीर पनि एकदमै अल्छे अल्छेपन अल्छे भइसकेको छ है र खेलकुद गर्नु चाहिँ एकदमै जरुरी छ किनभने खेलकुद गरेद्वारा हाम्रो जिउ हाम्रो शरीरहरूलाई धेरै प्रकारको फाइदा छ हामीले खेलकुद गर्दा हाम्रो शरीरहरूलाई यति यति फाइदा भइरहेको हुन्छ कि हाम्रो हाम्रो जुन प्रकारको बिमारहरूसँग लड्ने एक त एउटा क्षमता आइरहेको हुन्छ है खेलकुदद्वारा र हाम्रो हाम्रो धेरै एक्सर्साइज पनि खेलकुदद्वारा नै भइरहेको हुन्छ